दार्जिलिङ जिल्लाको केही पर्यटक स्थलहरू रोपवे रेलवे स्टेसन बोटनिकल गार्डन बतासे बतासे लुप टाइगर हिल हामी रोपवे हामी रोपवे चढ्दा चढ्छौँ होइन हामी रोपवे चढ्दाखेरि हाम्रो हामी सिंहमारीदेखिको तकबरसम्म सम्म चढ्छौँ चढ्छौँ अनि हामीलाई रोपवेमा चढ्दाखेरि हामीलाई अर्कै खालको मज्जा मज्जा आउँछ अनि हामी त्यहाँबाट हामी स्टेसन जान्छौँ रे रेलवे स्टेसन दार्जिलिङमा कोइलाले चल् चल्छ अनि हामी रेलवे स्टेसनमा चढेर हामी सिधै बतासे लुप जान्छौँ त्याँनिर हामी एक राउन्ड एक राउन्ड लुप गर्छौँ अनि त्याँबाट हामी सिधै हामी जान्छौँ टाइगर हिल टाइगर हिलमा जाँदाखेरि हामीलाई अर्कै बिहान अब बिहानै हामी घाम देख्नु पाउँछौँ अनि त्यो बोटनिकल गार्डन जान्छौँ बोटनिकल गार्डन जाँदाखेरि हाम्रो त्यहाँनिर भिन्नै भिन्नै प्रकारको हामीले फुलहरू फुलहरू पाउ पाउँछ